हेलो नमस्ते दिदी म ए अस्ति त्यो के हरे सौदाहरू मैले माथि क्यान्टिनबाटै ल्याउँदै थिएँ कि ए अन्त अहिले त्यही त चामलहरूको के कसो छ भाउ भनेर नि हजुर हजुर ए होइन त्यही अब लानुकै लागि अब के कसो छ त्यही अब सोध्नुको लागि नि अस्ति त अब मेरोमा उयो भएर अलिकति उयो भएर म क्यान्टिनै गइहालेँ अनि यस पालिदेखि चाहिँ अब लानुपर्यो भनेर नि अनि तेलहरू कसरी छ हजुर ए

हजुर हजुर ए त्यही त अस्ति अस्ति लगेको चाहिँ अब त्यति राम्रो थिएन चामल कि अनि त्यही भएर नि अन्त उयो दालहरू चाहिँ हजुर

हजुर ए दालहरू कुन कुन छ कुन कुन छ होला है मुसुरी कालो हजुर हजुर ए हजुर हजुर

हजुर हजुर हजुर हजुर ए हुन्छ त्यसो भए चामल लानु छ हो दालहरू लानु छ थुक्पाहरू छ

हजुर हजुर त्यही नानी हजुर नानीहरूलाई यसो लन्चहरूको लागि अब थुक्पा पास्ता भयो हो त्यस्तोहरू लानु पनि छ त्यही भएर

हजुर

ए हुन्छ दिदी अब म भयो आउँछु नि हुन्छ हजुर हुन्छ म भोलि पर्सितिर निस्किन्छु नि है हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ हुन्छ दिदी